आफूले अनुस अनुसरण गरेको रेसिपी चाहिए जस्तो राम्रो बनिदिएन भने म के गर्छु भन्दाखेरि अब जस्तै मैले मासु पकाएँ अरे मासु पकाउँदा प्याज टमाटर लसुन गरम मसाला इत्यादि इत्यादि हाल्छ अब मैले त्यो केही बनाउँदाखेरि मिठो भएन या मसालाहरू पुगेन केही पुग्नु सकेन भने म त्यसलाई वेस्ट गर्न त सक्दिनँ किनभने खाना वेस्ट गर्नु राम्रो होइन म त्यसलाई फेरि रिप्येरिङ गरेर राम्रो मिठो बनाउने कोसिस गर्छु त्यसमा के मसाला पुगेको छैन या के पुगेको छैन मैले केही हाल्नु अथवा केही गर्नु बिर्सेछु भने म त्यसलाई फेरि फेरि आफ्नै प्रकारले बनाउने कोसिस गर्छु अलिक राम्रो र मिठो बनाउने कोसिस गर्छु किनभने खाना फ्याँक्नु त भएन अब खाना फ्याँक्नु त भएन वेस्ट गर्नु मिल्दैन अनि म आफ्नै प्रकारले मिठो र राम्रो बनाउने कोसिस गर्छु